मैले यस्तो नृत्य प्रतियोगिताहरू भाग लिएको छु मलाई धेरै मनपर्छ यसरी नृत्यहरू गर्नु मलाई खुसी लाग्छ मलाई पुरा मनपर्छ मैले एकपल्ट हाम्रै स्कुलमा सेन्ट जोसेफमा यस्तो नृत्यको प्रतियोगिता हुँदा भाग लिएको थिएँ धेरै दिन प्र्याक्टिस गरेर हामीलाई पनि घरमा राम्रो सिकेर आउनु भनेर भनिएको थियो अनि नृत्यको प्रतियोगिता अगाडि एक दिन स्कुलमै पनि टाइमहरू दिनुभएको थियो टिचर्सहरूले म गएर प्रतियोगितामा भाग लिएँ मैले एकदमै मनपर्छ यस्तोहरू गर्नु कति धेरै दिन मैले सिकेको थिएँ अभ्यासहरू गरेको थिएँ मैले सानैदेखिको नृत्यहरूपट्टि पुरा इच्छा लाग्छ यसरी नाच्नु स्टेजमा गएर सिँगारिनु डान्सहरूको लागि मलाई एकदमै मनपर्छ अनि टिचर्सहरू पनि मलाई जाऊ सक्छ नानीहरू भन्दै भन्नुभएको थियो अनि म गएँ सबैजनाको प्रतियोगिताको दिनमा त कत्रो नर्भसहरू भएको थियो मिसहरूले पनि मलाई धेरै हेल्प गरिदिनु भयो मेकअपहरू गरिदिनु भयो डान्सको लागि अलिकति ड्रेसहरू मिसहरूले अलिकति हेल्प गरिदिनु भयो मलाई एकदमै राम्रो लाग्छ नृत्यहरू गर्नु प्रतियोगिताको अगाडि मन कस्तो ढुकढुक भइरहेको थियो एकदम नर्भस भइरहेको थियो अरू साथीहरू जाँदैछ नाच्दैछ मेरो पालो आएकै थिएन हामी क्लासको भक्कुजना थियौँ प्रत प्रतियोगितामा भाग लिनेहरू अनि साथै हाम्रो जुनियर सेक्सनकाहरू बेैनीहरू पनि थिए त्यति बेला पार्टिसिपेट गर्नेहरू प्रतियोगितामा मलाई एकदम डर लागेको थियो मिसहरूले हेल्प गरिदिनु भयो मन शान्त गर्नु अनि बारी बारी गर्दै मेरो पनि टर्न आयो म गएँ फर्स्टमा त नर्भस नर्भस भएको थिएँ तर अब यसो गीतहरू बजेर नाच्नु थालेपछि एकदमै मनपऱ्यो मलाई मजा लाग्यो डान्स गर्नु नाच्दा नाच्दै एकैछिनमा सकियो पनि अब धेरै नै लामो चाहिँ गरेको थिएँ तर अब त्यसरी फ्लोमा जाँदा नाच्दा नाच्दै कति बेला सकियो थाहा पनि पाइनँ म एकदम नाचिसकेर त मजा लाग्यो खुसी लाग्यो निस्केँ एकदम कन्फिडेन्स फिल भयो अगाडि त डान्सको अगाडि त कस्तो अब मनै कस्तो भइरहेको थियो नर्भस भइरहेको थियो एकदम खुसी लाग्यो मिसहरूले पनि राम्रो गऱ्यौ भनेर भन्नुभयो म गएँ एक नम्बर भिडियोहरू बनाइदिनु भएको थियो अन्त साथीहरूले मैले हेरेँ एकदम राम्रो लाग्यो खुसी लाग्यो पछि बैनीहरूको भयो त्यहाँदेखिको डान्स त्यहाँदेखिको मलाई एकदमै मजा लाग्यो मलाई खुसी लाग्यो आफूले यस् यस्तो मिहिनेत कठिन स्टेप्सहरू सिकेको थिएँ मैले यस्तो नाचेको थिएँ खुसी लाग्यो मलाई प्रतियोगिताको उयोहरू आइसकेको थियो पछि त्यहाँबाट हामीलाई त्यहाँबाट पाँचजना सेलेक्ट गरेर हामीलाई दार्जिलिङ लानुभयो इन्टर स्कुल डान्स कम्पिटिसनको लागि त्यहाँनिर लगेर त्यहाँनिर पनि हामी सेलेक्ट भएको थियौँ एकदमै मनपऱ्यो मलाई मजा लाग्यो खुसी लाग्यो मिसहरूले भनेर पनि मैले गरेको यसरी डान्स मेरो पहिल्यैदेखिको इच्छा हो मलाई पुरा मनपर्छ डान्स गर्नु एकदम नृत्य खुसी लाग्यो मलाई मनपर्छ ओके फेरि यसरी प्रतियोगिताहरू फेरि आयो भने म आउनेछु फेरि नाच्छु पार्टिसिपेट गर्नेछु फेरि मलाई मन छ यसरी नै म भाग लिन्छु फेरि जान्छु आफ्नो हुनर देखाउँछु एकदमै मनपऱ्यो त्यो दार्जिलिङ इन्टर स्कुलमा पनि हामीले हाम्रो स्कुललाई जितायौँ डान्समा एकदमै खुसी लाग्यो प्राउड मुमेन्ट भयो हाम्रो लागि आफ्नो स्कुललाई त्यसरी रिप्रेजेन्ट गरेर त्यसरी जिताउनु एकदमै खुसी लाग्यो मलाई हाम्रो लागि हो राम्रो हुन्छ